विशेष महत्त्वपूर्ण निर्णयहरू लिनु पऱ्यो ओऱ्यो मेरो पहिल्यैदेखि पहिला म जब स्कुल पढ्थेँ त्यहाँदेखि स्कुल हाइयर सेकेन्डेरी गरेर मैले कुन स्ट्रिम कता जानु पर्ने भन्ने विषयमा मैले निकै मलाई मैले फर्म भरेँ यता एग्रिकल्चरपट्टि पनि फर्म भरेको थिएँ त्यहाँदेखि गभर्मेन्ट कलेजमा पनि फर्म भरेँ त्यहाँदेखि लास्टमा आएर चाहिँ जल्पाइगुडी पोलिटेक्निकमा पनि फर्म भरेको थिएँ मलाई दोधार दोधार हुँदाखेरि लास्टमा चाहिँ मेरो एकजना साथीको सल्लाह अनुसार चाहिँ मैले जल्पाईगुडी पोलिटेक्निक कोर्समा नै जोइन गर्ने बिचार आयो सबैको सल्लाह अनुसार त्यो एउटा महत्त्वपूर्ण मेरो साथीले सुल्झाइदिनु भयो त्यसरी बढ्दै जाँदाखेरि त्यो त्यस विषय मैले पास गरिसकेपछि मलाई अब फेरि सर्भिस गर्ने कुरा आयो सर्भिस गर्दाखेरि मलाई एकजना विषय व्यक्तित्वले मलाई एउटा काठमाडौँमा एउटा मलाई जर्मन फार्ममा व्यवस्था मिलाइदिनु भएको थियो उहाँको छोरा पनि त्यहीँ हुनुहुँदो रहेछ र यसो हेर्दाखेरि त्यो प्राइभेट रहेछ पहिला बुझिनँ र उहाँले मलाई दार्जिलिङमा बोलाउनुभयो उहाँ पुलिसको विशेष अधिकारी हुनुहुन्थ्यो र दार्जिलिङमा गएर मैले उहाँलाई भेट्दाखेरि तिमी नानी जानु तिमी त्यो त्यहाँ गएर बुज्नु पछि त्यस्को ब्रान्च अफिस यता पनि छ सिक्किममा पनि छ त्यता आउनु भन्ने सल्लाह दिनुभयो र त्यहाँ गरेँ दुई वर्षको गरेपछि मलाई याद भयो यहाँ मैले बाहिर आएर काम गर्नु म एउटै छोरो घरको एउटै छोरो भएकोले बाहिर बाहिर बस्नु पनि मलाई सोभा दिएन र फर्किएर आएर मैले पहिला एउटा जुन चाहिँ इन्टरभ्यु दिएको थिएँ कलकत्तामा त्यो इन्टरभ्यु फेरि मेरो भाग्यले गर्दाखेरि रिन्यु भएर आयो फेरि आयो त्यसमा इन्टरभ्यु गएँ अनि त्यसमा पास भएपछि मैले यहाँकै सरकारी नोकरीमा लागे गर्दा गर्दै जिन्दगी बित्यो जिन्दगी बित्यो सरकारी नोकरी गर्दै आफ्नो काम सकियो त्यस पछाडि अर्को पालो आयो फेरि छोरा छोरी भए छोरा छोरीलाई पढाईको विषयमा निर्णय लिनु पऱ्यो कता पढाऊँ मेरो ठुलो छोरोलाई धेरै ठाउँमा ऊ गर्दाखेरि पछि उसले न्याय विषय लिएर पढ्ने इच्छा गरेको हुनाले गर्दा एकजना सुजक व्यक्तित्वको सहायता लिएर मैले उयसमा न्याय लिनु परे उउसले कलकत्तामा पनि पायो यता आसाममा पनि पायो अन्त निर्णय लिनु पर्दा निकै साह्रो पऱ्यो तर एकजनाले भन्दाखेरि माध्यम चाहिँ अब कलकत्तातिर हो भने चाहिँ बङ्गलामा मात्रै स्पिच क्लासहरू हुन्छ तर यता आसामतिर चाहिँ सबै भाषामा हुन्छ भन्दाखेरि चाहिँ आसाममा हुने थुप्रै गुहाटी युनिभर्सिटीबाट ल गऱ्यो त्यतिबेला त्यस्तै प्रकारले आमा बाउलाई धेरै खालको निर्णय लिनु पर्दो रहेछ अब नानीहरूलाई परिवारिक जीवनमा गाँस्नै पर्छ उनीहरूको जिवन सुधार्नुको लागि उनीहरूको जीवन सुचारू रूपले चलोस् भनेर योग्य वर वधु खोग्नु पर्दो रहेछ पऱ्यो त्यसमा पनि मैले मैले सहायता चाहिँ तर धेरै ठाउँबाट पाएँ धेरै मेरो आफन्तहरूबाट पाएँ मेरो बढाको छोरा दाजुहरूबाट पनि पाएँ र निर्णय लिएँ त्यस्तै प्रकारले छोरीको बिहेमा पनि त्यस्तै मैले निर्णय लिनु पऱ्यो जिन्दगी चाहिँ निर्णय लिँदा लिँदै सकिँदो रहेछ निर्णय नै ठुलो कुरा हुँदो रहेछ निर्णय लिनु भुल भयो भने जिन्दगी भुलै हुन्छ सँच्चा भयो भने जिन्दगी पनि सँच्चा भएरै जाँदो रहेछ निर्णय चाहिँ ठुलो कुरो रछ अहिले सामाजिक संस्थातिर पनि हामी छौँ निर्णय लिनु बहुत ठुलो काम हुन्छ तर एउटा कुरो चाहिँ के रहेछ भने हामीले भाग्य आफुले सिन्सियर एउटा इमान्दारिता वहन गरेको छ भने त्यो निर्णय लिनु पनि सजिलै हुँदो रहेछ अनि इमान्दारीपूर्वक आफूले दिएको सल्लाहहरू पनि साथी सङ्गिहरूले मानिलिँदो रहेछ यो निर्णय विषय चाहिँ मलाई यति नै भन्नु मन लाग्यो यति मै समाप्त गर्दछु